मैले विचारोत्तेजक पुस्तक सायद मैले पढिनँ होला यो पुस्तक किनभने म त्यति बेसी पुस्तक पढ्नु पनि हुँदैन मैले त्यही एक दुईवटा पुस्तक हेर्छु अनि त्यो पुस्तकलाई मैले त्यति त्यतापट्टि पनि मेरो त्यति ध्यान पनि गएनँ अब कस्ता विचारहरू हुन्थे ती पुस्तक पढ्दाखेरि त्यो पढिएन पनि त्यो विचारधारा पनि आफूमा आएन पनि तर मैले यो पुस्तक मान्छेहरू धेरैजना पुस्तकको बारेमा खोजी निन्दा त गर्दै थिए त तर पुस्तक पढ्नका लागि पनि मान्छे जान्छन् क्लबतिर कता कता गएर पढ्छन् मलाई चाहिँ त्यति पुस्तक पढ्नका लागि क्लबतिर गएर बसेर पढ्नमा त्यति रुचि लाग्दैन्थ्यो जे हुन्छ एकान्तमा या घरतिरै लिएर आएर घरमै बसेर पढ्ने गर्थेँ म तर कहिले क्लब भन्ने चाहिँ म चाहिँ गइनँ मेरा साथीहरू चाहिँ उनीहरू चाहिँ क्लब गएर पुस्तक पढ्न रुचाउँथे मलाई चाहिँ त्यति इच्छा लाग्दैन्थ्यो